भारतको हाम्रो भारतको चाहिँ अब यातायात प्रणाली चाहिँ अहिले भने जस्तो छैन अब आफूलाई कस्तो मुस्किल एमर्जेन्सी टाइममा पनि आफूले भनेको समयमा गाडीहरू पनि पाउँदैन ट्रेन पनि ठिक टाइममा आइदिँदैन र अब आफ्नो इम्पोर्टेन्ट कुराहरू आफ्नो इम्पोर्टेन्ट चिजहरू गर्नु पाउँदैन यता हिलमा पनि हिल एरियामा अझै एकदमै मुस्किलको सामना मुस्किल परिस्थिति हुन्छ कहिले कहीँ हिँड्दाखेरि गाडीहरू बाटो पनि राम्रो नभएर गाडीहरू झरेर कत्तिको मृत्युहरू पनि हुन्छ अनि ट्रेनमा पनि त्यस्तै घुइँचो भनेको समयमा भने जस्तो अनुसासन नभएर चाहिँ यहाँनिर चाहिँ कोही बस्ने कोही उठ्ने हो यस्तोहरू भए त्यस्तै परिस्थितिहरू छ